हजुर म मलाई त्यस्तो जोडले हँसाउने खालको पुस्तक पढेको छु होइन तर त्यो पुस्तक चाहिँ एउटा त्यो पहिला नेपालीमा हुन्थ्यो त्यो जोक जोक्सको धेरै त त्यो सिरिजहरू जोक्स हुन्थ्यो होइन हो त्यो हुन्थ्यो त्यो पाउँथ्यो पनि मार्केटमा तर अहिले चाहिँ मैले त्यो बुक्स देखेको छुइनँ त्यो त्यो टाइपको बुकहरू आएको होइन त्यो एउटा पढेको थिएँ त्यसको नाम पनि मलाई एक्जेक्टली थाह भएन अनि त्यो अथरको पनि नाम भएन र यस्तो ग्रुप अफ अथरले निकाल्थ्यो होला त्यो सायद यो पब्लिस गर्थ्यो होला त्यो बुक चाहिँ